मैले अमेजोनबाट जुन मैले सारी अर्डर गरेको थिएँ त्यो सारी एकदमै मेरो लागि फिट भयो अनि मलाई एकदमै राम्रो लाग्यो किनभने त्यो अमेजोनबाट चाहिँ मैले बनारसी साडी अर्डर गरेको थिएँ मलाई लाग्थ्यो त्यो कस्तो आउँछ कस्तो आउँछ भनेर म डराइ रहेको थिएँ न त डुप्लिक्ट आउँछ कि भनेर मलाई एकदमै उयो लागिरहेको थियो मटेरियल न खराब आउँछ कि भनेर त्यस्तो सोचिरहेको थिए तर जुन मैले सोचेको थिए तर गलत भयो किनभने एकदमै राम्रो आयो एकदमै राम्रो आयो एकदमै मलाई खुसी लाग्यो जुन त्यो मटेरियल छ मटेरियल पनि एकदमै राम्रो लाग्यो अनि जुन त्यो कलरहरू जुन त्यहाँनिर जुन कलर देखाएको थियो त्यही कलर चाहिँ मैले पाएँ हातमा पनि र मैले सोचेको थिए कलर पनि न त डिफरेन्ट हुन्छ कि भनेर सोचेको थिएँ तर त्यस्तो भएन कलर पनि एकदमै जुन कलर त्यहाँ देखाएको थियो त्यही कलर नै मैले पाएँ एकदमै त्यसो हुँदा चाहिँ मलाई एकदमै धेरै धेरै खुसी लाग्यो अनि एकदमै साइज पनि लेन्थ पनि एकदमै ठिक थियो किनभने कोही सारीहरू त हामीले अर्डर गर्दा एकदमै कम्ति आएको हुन्छ होइन कसैमा ब्लाउज पिस हुँदैन अनि राउन्डमा पनि लेन्थमा पनि धेरै कम्ति हुन्छ तर त्यो चाहिँ एकदमै लेन्थमा पनि धेरै राम्रो थियो ब्लाउज पिस पनि एकदमै ठुलो थियो जसमा कि सफिसेन्ट हामीलाई पुग्ने ब्लाउज पिस पनि सफिसेन्ट पुग्ने थियो एकदमै राम्रो मटेरियल झन एकदमै राम्रो बनारसी सारी जुन आफूले सोचेको त्यो बनारसी सारी त्यो चाहिँ एकदमै त्यही नै आएछ एकदमै धेरै धेरै खुसी छु म त्यसमा चाहिँ त्यसमा चाहिँ एकदमै खुसी छु किनभने ब्लाउज पिस पनि कसैको त बौला ब्लाउज पिसमा बौला कम्ति भयो भनेर कोही त बौला हाफहरू बनाउँनु पर्छ हामीले कति सारीहरू तर त्यो चाहिँ भएन हामीले हाफ बौलाहरू पनि जति आफ्नो इच्छाअनुसार त्यति नै लगाउनु सक्यौँ पुगाउनु सक्यौँ अनि यस्तो लेन्थहरू पनि एकदमै राम्रो र मैले अहिले ब्लाउज पिसहरू सिलाएर यो बनारसी सारी लाउँदाखेरि चाहिँ एकदमै राम्रो किनभने त्यो साडीमा ब्लाउज पिस पनि एकदमै म्याच गर्ने एकदमै फिट मजाको आयो र मलाई एकदमै राम्रो लाग्यो कलर पनि बेस्ट मटेरियल पनि बेस्ट एकदमै म खुसी धेरै धेरै धेरै खुसी छु त्यो बनारसी साडी र अमेजोनबाट जुन मैले अर्डर गरेको थिए त्यो चाहिँ एकदमै राम्रो हुँदोरहेछ एकदमै र म सबैलाई नै भन्छु अमेजोनबाट चाहिँ लुगाफाटा अर्डर गर्नु चाहिँ राम्रो हो रहेछ भनेर सबैलाई नै भन्छु